हेलो हेलो नम म ग्यान्टोकबाट ललिता बोलेको नि हजुर ठिकै छु त तपाईँहरू कस्तो हुनुहुन्छ

ए ह अस्तिदेखि गरौँ गरौँ भन्दै त्यतिकै भयो नि त हामी कालिम्पोङ आउनु भनेको थियो कि घुम्नु अब एक हफ्ताहरू बादमा आउने भनेको सबैजना घुम्नु त्यहाँनिर कस्तो छ हौ घुम्ने जग्गाहरू दामी छ भनेको सुनेको थिएँ हो हजुर त्यो त्यो ऊ योहरू के भन्छ दुर्पिन डेलो त्यो बुद्ध बाधाहरू भन्ने सुनेको थिएँ त्यहाँनिर कालिम्पोङमा राम्रो छ बाह्र माइल साइडमा भन्दैथियो हो

हजुर घुम्ने गरी नै आऊँ भनेको

हजुर सुनेको थिएँ मैले त्यो त्यो फेरि कालिम्पोङमा त गुम्बाहरूमा पनि राम्रो छ भनेर सुनेको थिएँ हो नानीहरूले पनि भाइहरू सबैले परिवारले पनि घुम्नु मन गर्दैथियो हो त्यही भएर चाहिँ आफ्नो चाहिँ हजुर स्कुल छुट्टीमा चाहिँ सबैलाई लिएर आऊँ भनेको थिएँ कि बस्ने गरी अनि त त्यही भएर नि पर्सि यहाँ त गर्नु पनि पाएन त्यतिकै भयो हो स्कुल छुट्टीमा त हो हजुर हजुर ए हजुर ए त्यही त हजुर डेलो चाहिँ सुनेको थिएँ आउनु चाहिँ आएको छुइनँ अनि त त्यस्तै राम्रो छ हजुर

हजुर हजुर ए हजुर हुन्छ त्यही त सल्लाह गर्दैथ्यो कि हुन्छ अब म यसो मिलाएर नानीहरूको छुट्टी भयो एक हफ्ताहरू खाली हुन्छ आउँछु कि अनि त तपाईँलाई फोन गर्छु नि ल म आउने बेलामा हुन्छ हुन्छ दिदी राख्छु ल हुन्छ